किन अब यसमा धेरै मरमसलाहरू चाहिन्छ भनेको छ तर मलाई यसको बारेमा केही थाहा छैन किन यस्तो धेरै अप्ठ्यारो लाग्छ सोच्ने गर्छु म ट्राई गर्नु खोज्दा पनि म ट्राई गर्नु सक्दिनँ यस्तो रेसिपीहरू धेरै धेरैचोटि ट्राई पनि गर्नु खोजेँ तर बनेन मेरोबाट त्यही भएर अचेल अप्ठ्यारो लाग्छ बिरयानी भयो अनि त्यो धेरै अप्ठ्यारो अप्ठ्यारो लाग्छ धेरै चिजहरू छ जो जो मलाई अब हलुवाहरू बनाउनु भयो त्यो हलुवाहरू बनाउनु कस्तो अब अप्ठ्यारो के चाहेर पनि बनाउनु नसक्ने खाले चाहिँ त्यो रेसिपी लाग्छ मलाई अनि मैले हेर्नु अब यो नि त फर्स्टमै होइन भन्दाखेरि चाहिँ यो बिरयानी यो बिरयानी भन्ने चिज एकदमै यो म उतिइति अब देख्दाखेरि त्यति धेरै सदिस् उ द र अब सजिलो यति राम्रो प्रकारले बनाएको देखिन्छ हामी तर त्यसमा त्यो धेरै मरमसलाहरूको अब यो प्रयास होइन यति धेरै प्रयास गर्नुपर्ने रहेछ क्या गर्नुको लागि तर मैले चाहिँ हुँ हुँला मैले चाहिँ मैले हजार खेप बनाउँछु भनेर सोचेँ तर त्यो मेरोबाट चाहिँ भएन भएन त के गर्नु हुँदै हुँदैन सकिँदै सकिँदैन गर्नु नै अब कसरी चाहिँ अब कसरी यो बनाउनु मनमा थरीथरीको प्रश्नहरू सोच्छु के यो गर्दा नै हुन्छ कि त्यो गर्दा पो हुन्छ कि भनेर तर वा बनाऊँ भन्दा नराम्रो पो हुन्छ कि मिठो पो हुँदैन कि खाने मान्छेलाई कस्तो पो लाग्छ कि राम्रो लाग्देन कि यस्तो खाले प्रश्नहरू धेरै मनमा आउँछ त्यो भएर चाहेर पनि म बनाउन नै सक्दिनँ बनाउनु त खोज्छु तर बनाउनु नि बनाउनु नि सक् सकेको सक्षम भएको छैन अनि त्यही भएर पनि होला त्यो सब मलाई यस्तो बिरयानी सिरयानीहरू बनाउन पनि नआउने क्या